अब पुरानो ट्याकट्याके फोनमा र अहिलेको स्मार्टफोनमा धेरै अन्तर छ पहिलाको चाहिँ खाली म्यासेज लेख्नु र बोल्नुमात्र हुन्थ्यो तर अहिलेको अहिलेको स्मार्टफोनमा चाहिँ अब देखी देखी पनि बोल्न सकिन्छ हेराहेर गरेर भिडियो कल मार्फत बोल्न सकिन्छ अहिलेको फोनमा त्यो सुविधा छ र नेटवर्क भन्नु पर्दाखेरि पहिलाको नेटवर्क अब हरेक जग्गा पक्रिने थिएन आउँथेन टू जी नेटवर्क हो त्यो हर जग्गा नेटवर्कै आउने थिएन तर अहिले फोर जी फाइभ जी निक्लिएर त हर जग्गा नेटवर्क भेट्छ तपाईँले जहाँ भएपनि नेटवर्क चाहिँ भेट्छ अहिले चाहिँ पहिलाको जस्तो उयो हुँदैन र अहिले म चाहीँ जीयोको सिम चलाउँदैछु र मेेरो जियोको सिममा मासिक मैले उयो लाउँदाखेरि चाहिँ प्याकेज लाउँदाखेरि चाहिँ तिन सौ रूपियाँको हाल्ने गर्दछु तिन सौ रुपियाँ हाल्दाखेरि चाहिँ दुई डिबी जिबी नेट पनि चलाउनु पाइन्छ अठाइस दिन अनलिमिटेड कलहरू फ्रिमा हुन्छ सबै एक सयवटा म्यासेज पनि पाउँछ फ्रि कलको लाभ उठाउँदैछु अहिले